मैले एउटा होम थिएटर किनेको थिएँ सुन्नु भनेर यसो गीत सुन्दै नै काम गर्नु पर्छ घरमा काम गीत सुन्दै काम गर्दाखेरि धेरै कामहरू गर्नु पनि मन लाग्छ काम पनि टर्छ भनेर किनेको थिएँ दाम पनि लगाकै थिएँ राम्रै थियो दाम पनि होम थिएटर पनि राम्रै थियो तर कति पनि मैले सुन्न पनि पाइनँ त्यो त कति पनि खपेन पनि अन्त के गर्नु अब छैन जिन्दगी